अब रीतिरिवाज विवाह विस्तृत कसरी हुन्छन् भन्दाखेरि अब मलाई मेरो सन्दर्भमा राख्दाखेरि मानिसहरूले पालन गर्ने रीतिरिवाज धेरै छन् जस्तो अहिले पहिला पहिला अब हँ कसार बाट्थे जनाइसुपारी भन्थे त्यसपछाडि पनि कसार बाट्थे जनाइसुपारी त्यहाँदिखिन्को पत्रहरू ल्याएर मगनी बिहा हैन यसरी गर्थे अहिले फेरि अहिलेको विवाहमा हेर्दाखेरि चाहिँ भागेर जान्छन् है त्यहाँदेखिन् भागेर गएपछि अब हँ कहिले हुन्छन् दुईपट्टिबाटै यस्तो एउटा सन्जोग मिलाएर बोलाउने गर्छन् र विवाहमा के छ भने अहिले हाम्रो विभिन्न जातिमा बसेकाले गर्दा बाहिर त नेपालीहरू विभिन्न जातिमा बसेकाले गर्दा पनि हल्दी रसम भन्छन् मेहन्दी रसम भोलिपल्ट भन्छ कसार बाट्ने एक दिनअगाडि भन्छन् यसरी यसरी अनि त धेरै परिवर्तन हुँदै हुँदै निकै लम्बिएर गएको छ तन्किएर गएको छ पहिला पहिला अब बिहामा एक रात राख्थे भोलिपल्ट बिदा गर्थे बिहान यस्तै खालको संस्कृति थियो हाम्रो हो वैवाहिक सम्बन्धमा वैवाहिक सम्बन्धीमा तर अहिले त्यही दिनै आए त्यही दिनै लाने एउटा परम्परा चलेको छ वैवाहिक सम्बन्धीमा रीतिरिवाज भन्दाफेरि अब रीतिरिवाज अब कस्तो छ आफ्नो आफ्नो रीतिरिवाजमा हाम्रो बिहा चल्छ भने अहिले हामी सम्पूर्ण जातिको बिचमा छौँ र सम्पूर्ण जातिको छेउमा हुँदाफेरि चाहिँ रीतिरिवाज पनि धेरै परिवर्तन हुँदै जाँदैछ तर आफ्नो भेषभूषा चाहिँ छोडिएको छैन बिर्सिएको छैन आफ्नो भेषभूषा खानपिनदेखिन् लिएर आफ्नो भाषालाई आफ्नो संस्कृतिलाई चाहिँ जोगाएर राखेको छ त्यही नै भन्न चाहन्छु म